हेलो हजुर हो त नमस्ते

ए हजुर हजुर ए अँ हजुर हुन्छ ए हजुर अँ यस्तो हो कि यहाँनिर हाम्रो जलपाइगुडीमा पनि अँ धेरै जातिहरू बस्छ हाम्रोतिर हो हामी नेपाली हजुर नेपालीहरू भयो बिहारीहरू भयो होइन बङ्गालीहरू यहाँ सबै जातिका मान्छेहरू छन् हो अन्त फेस्टिवल भन्नाले अब जस्तै अँ कस्तो खालके मतलब अब तपाईँले कस्तो खालके सोध्नुहुन्छ हाम्रो नेपालीले कस्तो मनाउँछ या बङ्गालीले कस्तो त्यस्तोहरू हजुर हजुर हाम्रो चाहिँ नेपालीमा चाहिँ हाम्रो हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ अँ हामी के के मनाउँछ भन्दाखेरि अब हाम्रो वैशाख वैशाख होइन वैशाख एक गते भयो होइन अन्त हजुर पूजाहरूमा हेर्दाखेरि अँ सालैपिछे हामीले मान्ने हाम्रो फेस्टिवल पूजाहरू हेर्दा यो दुर्गा पूजा भयो होइन अँ त्यहाँदेखिको के अरे रामनवमीहरू भयो होइन अनि यो दसैँ दिपावली मनाउँछौँ हामी चाहिँ हजुर होइन त्यसको चाहिँ यस्तो हुन्छ कि अँ जस्तै अब हाम्रो नेपालीले हामीले त्यो मनाइरहेको हुन्छ होइन हजुर मनाइरहेको हुन्छ हाम्रो फेस्टिवल तर त्यहाँ चाहिँ सबै कम्युनिटी भएको कारणले गर्दाखेरि चाहिँ हामीले मनाउँदै गरेको फेस्टिवल पनि उनीहरू आउजाउ आउँछ होइन अँ अन्त उनीहरूले मनाउँदाखेरि पनि हामी जान्छौँ हौ त्यस्तो किनभने यहाँ पहिल्यैदेखि जाति बसेको छ मिसिएर बसेकोले गर्दाखेरि हो अन्त त्यसले गर्दाखेरि उनीहरूको फेस्टिवलतिर पनि हामी आऊजाऊ गर्छौँ हाम्रोतिर पनि उनीहरू आउँछ हाम्रो त त्यही हो अब दसैँमा हामी सेतो टिका लगाउँछौँ होइन अँ ठुलाबडाको घरमा भयो है शाखासन्तानमा अब टिकाहरू लगाउँछौँ हामी चाहिँ ठुलो ठुलोबडाहरूबाट चाहिँ हामी आशीर्वादहरू थाप्छौँ हो अन्त तपाईँले यता दिपावलीमा हेर्नुहुन्छ भने दिवालीमा हाम्रो गाई तिहारहरू होइन दिउँसो हामीले बिहान हामीले गाईहरू पुज्छौँ बेलुका भएपछि हामीले लक्ष्मी मातालाई पुज्छौँ होइन अन्त त्यसको भोलिपल्ट अँ के अरे देउसीहरू खेल्छन् हो अन्त त्यसको भोलिपल्ट अँ भाइटिका हो भाइटिकाहरू लगाइदिन्छ हामीलाई चेलीहरूले भाइटिकाहरू लगाइदिन्छ हामीलाई चाहिँ हजुर अन्त यहाँ चाहिँ अब त्यहाँ हाम्रो भइगयो हो त्यसमा अब हामीले मनाइरहेको हुन्छ उनीहरू पनि आउँछ बस्छ हो अन्त अब उनीहरूको त अब यो बङ्गाली बिहारीहरूको त्यस्तो अँ हेर्नुहुन्छ भने चाहिँ बङ्गालीहरूको पनि सेम सेम खालके नै हुन्छ हौ कस्तो भन्दाखेरि हामीले दुर्गापूजाहरू मनाउँछ हो उनीहरूको पनि त्यही हो दुर्गापूजा काली पूजाहरू हो त्यस्तोहरू मनाउँछ अन्त अब यता बिहारीहरूको हेर्नुहुन्छ भनेदेखि उनीहरूको होली र छठपूजा मेन हो उनीहरूको हो होलीहरू एकदम भव्य रूपमा मनाउने गर्छ पूजा त झन् उनीहरूको एकदम ठुलो फेस्टिवल पूजा चाहिँ हजुर हजुर अन्त हजुर अन्त अँ फेरि यहाँनिर अब हाम्रो मुस्लिमहरू पनि छ होइन हाम्रो मुस्लिम दा दाजुभाइ पनि हुनुहुन्छ अँ उनीहरूको चाहिँ मेन के ईद हो उनीहरूको दसैँ चाहिँ एकदम ठुलो ईद हो अन्त अब अँ यहाँ हाम्रो कतिवटा के अरे क्रिसमसहरू पनि मनाउँछ अब क्रिस्चियनहरू हामी सबै यहाँनिर जनता जति सबै धेरै प्रकारको छन् होइन त होइन त्यसले गर्दाखेरि अब क्रिसमसहरू होइन हामी पनि जान्छौँ उनीहरू पनि हाम्रोतिर आउँछ होइन यसो भेटघाट हुन्छ उनीहरूले अब क्रिसमसहरू मनाउँछ हो मुस्लिमको हेर्छौँ भने तपाईँले अँ ईदहरू मनाउँछ होइन एकदमै फेस्टिवल उनीहरूको ठुलो फेस्टिवल हो हाम्रो त अब हामी अघि बात मारिहाल्यौँ मैले भनिसकेँ तपाईँलाई होइन हुन्छ हुन्छ हुन्छ अँ आउँछ नि हामी नि जान्छौँ होइन हाम्रोतिर पनि आउँछ त्यस्तो हुन्छ आउजाउ हुन्छ नि त टिकामा उम् हवस् हुन्छ हुन्छ